बिजुली त हामीले सधैँ नै पाउँछ होइन अन्त कोही बेला चाहिँ अब अन्त बिजुलीले हामीलाई जस्तो राइस कुकरमा भात पकाउँछ मोबाइल चार्ज गर्छ अनि अब ला लाइटहरू बाल्छ होइन कोही बेला चाहिँ अब हावापानी आउँदाखेरि चाहिँ बिजुली जान्छ त्यति बेला चाहिँ अब उयो तर अप्ठ्यारो हुन्छ जस्तो खाना चुल्हामा नै बनाउनुपर्छ बिजोक हुन्छ अनि बिजुली त अब हामीले सधैँ नै पाउँछ सधैँ नै हुन्छ घरमा होइन अनि खालि त्यो हावापानी आउँदाखेरि चाहिँ कोही बेला जान्छ अन्त अहिले त बिजुलीबाट नै पानी आउँछ खानाहरू पाक्छ राइस कुकरमा भातहरू पाक्छ अन्त मोबाइल चार्ज गर्छ होइन अहिले मोबाइलहरू चार्ज गर्छ यसो बिजुलीले अहिले थुप्रै उयोहरू गर्छ होइन बिजुली छैन भने जस्तो अब अप्ठ्यारो टाइपको हुन्छ हामीलाई होइन अनि अन्त त्यही बिजुली अब बिजुली चाहिँ हुनु राम्रो राम्रो हो होइन बिजुली छैन भने चाहिँ अब हामीले जस्तो केही गर्नु सक्दैन हामीलाई पुरा अप्ठ्यारो हुन्छ जस्तो फ्यान चल्दैन हामीलाई गरम टाइपको हुन्छ गरम फ्यानहरू चलेन भने हामी आफूलाई अप्ठ्यारो टाइपको हुन्छ होइन त्यस्तै अब अन्त अब कोही बेला चाहिँ अचानकै पानी अब जस्तो बर्खा महिनामा चाहिँ हावापानी आउँछ त्यत्ति बेला चाहिँ बिजुलीहरू काटिन्छ रुखहरू गिरेर होइन तारहरू चुँडिन्छ अन्त त्यत्ति बेला चाहिँ हामीलाई अब जस्तो उयो अप्ठ्यारो टाइपको हुन्छ क्या अब त्यस्तो पानी पानीको प्रब्लम हुन्छ अन्त अन्त त्यो उयोहरू गरेको हुँदेन अन्त अब